हेलो साथी ल्यापटप त मैले लिएँ त्यहाँदेखिन्को अब ल्यापटप सँगसँगै मैले फेरि के अरे हेडफोन मगाएको छु र हेडफोन चाहिँ मैले एकेजी एकेजीको मगाएको छु एकेजी कम्पनीको र एकेजीको कम्पनीको हेडफोन साह्रै राम्रो एकदमै नि निट एन्ड क्लिन सफा एकदमै देप्थ भएको छ तिमीले त्यसमा गीतहरू मजाले सुन्दा पनि हुन्छ पल्स तिमीलाई अब रेकडिङको लागि पनि एकदमै राम्रो छ यो रेकडिङको लागि एकदमै तिमीले छर्लङ्ङ म्युजिकहरू सुन्नेछौ र अब यो जुन चाहिँ के अरे एकेजीको जुन चाहिँ तिम्रो यो हेडफोन छ त्यो हेडफोन लाई चाहिँ अब तिमीले राम्रो केयर गरेर राख्नु पर्यो अब यसमा अब हामीले के भन्दाखेरि चाहिँ अब ज्यादा हामीले अब गीतहरू सुन्यो भने पनि अब कानहरू कानहरू बन्द हुने डरहरू हुन्छ होसियारले एकदमै अब यो हेडफोन तपाईँले सुन्नुहोस् एकदमै अन्त अर्को कुरो आगोहरूदेखि पनि जोगाउनु पर्यो तपाईँले र तपाईँलाई म यही सल्लाह दिँदैछु कि अब यो जुन चाहिँ ल्यापटप ल्यापटपबाट तिमीले हेडफोनमा जुन चाहिँ फिट गरेर सुन्यो भने तिमीलाई कतिवटा के अरे मिक्सिङहरूको यो रेकडिङहरूको लागि मिक्सिङहरूको लागि पनि तिमीलाई एकदमै सुबिस्ता पर्छ र अब तिमीले अब यसलाई जुन चाहिँ हेडफोन छ अब अझै राम्रो राम्रो हेडफोनहरू पनि आएको छ आउनु त अब यो अब जुन चाहिँ मैले किनेको चाहिँ ठिकैको कम्पनीको हो यसको अलिक दाम पनि रिजनेबललै रहेछ ओके साथी